ए दी तपाईँकोमा लुगा दोकान छ है ए सुन्नुहोस् न हामी चाहिँ दसैँको लागि सपिङ गर्नुपर्यो भनेर चाहिँ तपाईँकोमा राम्रो राम्रो पाउँछ भनेर मैले सुनेको थिएँ नि त कि अन्तखेरि मलाई घर परिवारकै लागि भन्दा पनि मम्मीको लागि कुर्ता चाहिएको थियो कुर्ता सेट उयेसमा कटनमा छ तपाईँकोमा अहिले नयाँ आएको ए त्यसो भने त्यो कस्तोमा छ तपाईँकोमा कलरहरू कलर मलाई चाहिएको पर्पल कलरमा चाहिएको छ हो अन्त त्यो अहिले नयाँ एकदम लेटेस्ट चल्दै गरेको त्यो कटनमा त्यो राखिराख्दिनुहोस् एउटा हो एक जोर मम्मीको लागि अन्त बाबाको लागि चाहिँ प्यान्ट चाहिएको थियो जिन्स प्यान्ट अन्त जिन्स प्यान्ट अन्त जिन्स प्यान्टमा हजुर जिन्स प्यान्टमा लाउने फ्यान्सी सर्ट छ तपाईँकोमा हजुर सर्ट पनि राखिदिनुहोस् एउटा उयेसमा लार्जमा अन्त मेरो लागि चाहिँ एउटा फ्रक र फ्रक अहिले नयाँ आएको छ भने त्यो के भन्छ तपाईँले मलाई फोटो खिचिकन मलाई पठाइदिनुहोस न अहिले फ्रकको चाहिँ फ्रकको चाहिँ मलाई फोटो खिचिकन पठाइदिनु वाट्सएप गरिदिनुहोस् न यही नम्बरमा म तपाईँलाई गर्छु नि सेलेक्ट गरिकन म तपाईँलाई भन्छु नि ल अन्त त्यो कुर्ता चाहिँ हुन्छ उयेमा सेटमा सेटमा राखिदिनुहोस् चुन्नी सेटसँगै चुन्नीसँगै हो अन्त जिन्स प्यान्ट त हुन्छ जस्तै भए पनि नम साइज चाहिँ म तपाईँलाई भन्छु नि वाट्सएप गरिदिन्छु नि ल हुन्छ त्यति भन्नुलाई नि हुन्छ